हजुर को बोल्नु भएको

हजुर मेरोमा चिकन हुन्छ अनि मटन हुन्छ

हजुर अँ चिकन चाहिँ दुई सय अस्सी छ मटन चाहिँ सात सय रुपियाँ केजी छ

हजुर हजुर अलिकति त मिल्छ ए होइन ए आठ बजीदेखि म खोल्छु तर तपैाईँ अब तपाईँले मलाई अर्डर गर्नु भयो भने अगाडि पनि हुनु सक्छ हजुर हुन्छ हुन्छ यसको पनि हाम्रोमा छ चाहिएको बेलामा अगाडि बेलुकै फोन गर्नुहोस् कि अनि म बिहान रेडी गरिदिइराख्छु नि होइन होइन अर्डर आयो भने हामी अब जस्तै छ बजी पाँच बजी चाहिएको भने हामी त्यसकै त्यसकै हिसाबले बिहान उठेर छिटो छिटो गर्छौँ अर्डर आएको छैन भने चाहिँ नर्मल टाइमिङमै हुन्छ र तपाईँलाई चाहिएको छ भने चाहिँ मलाई बेलुकै भनिराख्नुहोस् यति केजी चाहिएको छ भनेर अनि बिहान हामी अलिकति छिटै उठेर हामी काम गर्छौँ नि हामी रेडी गरिदिन्छौँ नि हजुर हजुर हजुर हजुर हजुर एडभान्स दिइराख्नुहोस् न हजुर एडभान्स दिनुहोस् त्यहाँदेखि महिनामा महिना मरेर अब कति हुन्छ टोटल गरेर दिनुहोस् न लानु त तपाईँले एभ्री डे नै लानुहुन्छ होइन होइन अहिले त मेरो अहिले मैले दोकानमा राखेको छु म उसलाई पठाउँछु तर कोही बेला चाहिँ नभएको बेलामा चाहिँ म तपाईँलाई फोन गर्छु अनि तपाईँले कोही पठाइदिनुहोस् न

तपाईँको नाम त के पो भन्नुभयो तपाईँको नाम त के पो भन्नुभयो ए हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू